जस्तै अब हाम्रो स्कुल टाइममा होइन हामीलाई एउटा राम्रो कुरो सिकाउँछ डिसिप्लिनमा कसरी बस्नुपर्ने टाइम कसरी फलो गर्नुपर्ने अनि नराम्रो कुरो नगर्दाखेरि सर गुरुआमाले हामीलाई गाली गर्नुहुन्थ्यो कुट्नुहुन्थ्यो अनि हामीलाई चाहिँ त्यो कुरो सिक सिकियो हामीले त्यो कुरो सिकियो बुझियो अनि यो कुरोले चाहिँ हामीलाई चाहिँ त्यही त्यत्ति बेला नै हामीलाई एकदम फाइदा चाहिँ पाएन तर जुन चाहिँ चाहिँ हामी बढ्दै गयौँ अब ठुलो हुँदै गयौँ अनि यो कुरोलाई चाहिँ एप्पलाइ गर्दाखेरि चाहिँ आजको दिनमा अब हामीले झुठो बोल्दैन उ त्यो गर्दैन यो कुरोले चाहिँ अब हामीलाई राम्रो गर्दोरहेछ एउटा इमेज एउटा राम्रो इमेज बनिँदोरहेछ गाउँघरमा साथीभाइको अगाडि हो यस्तो नै